मलाई भाले जुझाइ भयो गोरुगाडीको दौड त्यो खेल खेलमा गरेको जस्तो बाख्राको खेलहरू बाख्राहरू त कुद्दै झुझिरहेकै हुन्छ त्यस्तो खेल खेलमै गरेको उनीहरूको रहरले जुन चाहिँ उनीहरू चल्छ जिस्किन्छ या त्यो गर्छ त्यो जिस्किने क्रम क्रमहरूमा चोट लागेको अब त्यस्तोहरू चाहिँ मलाई मनपर्दैन तर अलिअलि खेलेको चाहिँ मलाई त्यति साह्रो नराम्रो लाग्दैन तर मानिसहरूले कुनै तरिकाले गाईगोरुलाई टर्चर गर्दैछ या भालेहरूलाई कुख्रालाई जबरजस्ती जुझाउँदैछ या बाख्रालाई जबरजस्ती झगडा गराउँदैछ त्यस्तो मानिसहरूले जबरजस्ती दबाउ दिएर एनिमलमाथि कुनै पनि पशु माथि चाहिँ एउटा कस्तो क्राइम जस्तो टाइपको चाहिँ मलाई लाग्छ त्यसरी जबरजस्ती कसैलाई जुझाउनु या यो गरेर हामीले मनोरञ्जन लिनु चाहिँ कसैलाई जुझाएर कसैलाई झगडा गराएर मनोरञ्जन लिनु चाहिँ हाम्रो निम्ति चाहिँ राम्रो होइन मानिसले चाहिँ त्यस्तो खालके मूर्ख चाहिँ मूर्खता चाहिँ देखाउनुहुँदैन त्यस्तो गर्नुहुँदैन भन्ने चाहिँ मलाई लाग्छ